स्वास्थ्य क्षेत्रमा चाहिँ धेरै हाम्रो कमी कमजोरीहरू छन् जस्तो कि हाम्रो गाउँठाउँमा आएका जति पनि हेल् हेल्थ डिपार्टमेन्टबाट आएका पैसाहरू हुन्छ बजेटहरू हुन्छ दबाई सबै इत्यादि किन्ने त्यो पैसाहरू सबै करप्सन भएका हुन्छन् भ्रष्टचार भएका हुन्छन् त्यो हुन नसकेको कारणले हाम्रो यो स्वास्थ्य क्षेत्रमा धेरै कमी कमजोरीहरू छन् हामी पनि धेरै यो भ्रष्टाचारको सिकार भएका छन् हाम्रो हेल् हेल्थ डिपार्टमेन्टबाट आएका जति पनि बजेटहरू हुन्छ त्यो डल्लै करप्सन भएको हुन्छ त्यही कारण हामी गाउँठाउँबाट अझै राम्रो सुविधाहरू न हस्पिटलतिर सुविधाहरू नपाएको कारणले हामी यहाँ सहरतिर आएर इलाजहरू गर्नुपर्छ हाम्रो त्यति बेला पैसाहरू निकै डबल खर्च हुन्छ हाम्रो गाडी भाडा के के खानु बस्नु के अन्त त्यही कारणले हाम्रो स्वास्थ्य क्षेत्रमा धेरै कमी कमजोरीहरू हुन्छन् यो करप्सन धेरै गरेका हुन्छन् जति पनि हाम्रो हेल्थ डिपार्टमेन्टबाट पैसाहरू बजेटहरू आएको हुन्छ त्यसमा सबै करप्सन भएका हुन्छन्